म मेरो कार्य कार्डबाट पेन्डिङ वस्तुहरू हटाउन चाहन्छु कारण मैले केही अर्को एपबाट ती सामानहरूलाई सस्तोमा पाएको छु पहिलो म ती एपमा गोइ जान्छु त्यहाँदेखिको त्यो कार्टमा गइकन ती सामानहरूलाई क्लिक गर्छु जुन मलाई चाहिएको छैनन् जस्तै लुगाहरू इत्यादि